अगाडिको मोबाइलभन्दा अहिलेको मोबाइल त एकदमै सुविस्ताजनक छ पहिलाको अगाडिको मोबाइलमा फोटोहरू खिच्नु पाइँदैन थियो त्यस्तो केही उयोहरू थिएन अहिलेको नयाँ मोबाइलहरूमा त अब भिडियो कलहरू गर्नपाइयो कहाँ दुरदराजमा बस्ने आफन्तहरूसँग पनि वाह मजाले हेरेर फोटो आफै आफै फोटो हेरेर बात गर्न सकिन्छ युट्युबहरू छ वाट्सएपहरू छ क्याल्कुलेटर छ टर्चलाइटहरू छ अब आफूलाई कहाँ जानुपर्नेछ त्यो पनि चट्ट मतलब उयोबाट हेर्दा पाइहाल्छ त्यस्तो धेरै कुरो रेलको अब टिकटहरूको प्रबन्ध मिलाउनु पनि भइहाल्छ अहिलेको मोबाइलमा हाम्रो अब यी अझै पढालेखा हुनेहरूलाई त ब्याङ्किङ सिस्टमहरू पनि मोबाइलमा भइरहेको छ धेरै एकदमै राम्रो ओ कुरो छ अब पहिला पहिला खालि लाइट थियो अनि सुन्नु थियो यताबाट कल गर्नु र सुन्नु थियो अहिले त त्यो धेरै धेरै एकदमै अहिलेको अनि म मेरो चाहिँ अहिले सिम चाहिँ म जियो उयो गर्छु जियोको चलाउँदैछु अनि मेरो सिममा चाहिँ अब महिनाको खर्च चाहिँ मोटामोटी दुई सौ चालिस रुपियाँको हाल्छु म अट्ठाइस दिनको लागि त्यो पनि राम्रै छ अब अहिलेको मोबाइलले त धेरै कुरोहरू सुविस्ता गरिदिएको छ नि हामीलाई अब बाटोघाटोमा केही अप्ठ्यारो पर्यो भने घरमा कल गर्नु सजिलो छ म यो जग्गामा छु भनेर फोटो देखाइदिँदा पनि भयो फोटो खिचेर वाट्सएप भिडियो कल गरेर देखाउँदा पनि भयो कस्तो कस्तो प्रोग्राम हुन्छ कहाँ कहाँ के के घटना घटेको छ सबै हामीले जानकारी लिनसक्छौँ एकदमै सजिलो छ बहुत अहिलेको मोबाइल हर मोबाइलहरूमा त बहुत कुछहरू छ नि अझै चलाउनु जान्नेहरूलाई त धेरै कुछहरू प्राप्त छ यस्तै छ अहिलेको पुरानो हेरेर अहिलेको मोबाइल धेरै राम्रो छ धेरै राम्रो लागेको छ अब अहिले त झन् फाइभ जीको उयो आइसक्यो त्यसमा त झन् धेरै सुविस्ताहरू पाइन्छ हर कुरोको सुविस्ताहरू छ त्यसमा